ए नमस् नमस्ते सर ए सर के रे म हजुरको तपाईँ लाइब्रेरियन बोल बोल्नु भएको नि हजुर ए सर होस् हौ हुन त अहिले अहिले वर्तमानमा देशबन्धुमा थुप्रै पुस्तकहरू छ हगि सर उसो भए अहिले वर्तमान साहित्यिक विषय नयाँ आएको पुस्तकहरू चाहिँ कुन चाहिँ कुन चाहिँं होला नि ए हजुर हुन्छ सर म आउनु त आउँछु सर कि सर साहित्यदेखि इतर अरू पुस्तकहरू पनि थुप्रै उपलब्ध छ होला नि सर अहिले वा वर्तमान को समयको पुस्तक नि हजुर हजुर

हजुर

म त खासै ज साहित्य विषय नै हो सर कि तर साहित्यदेखि उता फेरि हाम्रो के रे यता सिभिल सर्विसको इक्जाम्सहरूको लागि पनि पुस्तक अनि उपलब्ध छ नि ए हजुर हुन्छ उसो भए

हजुर हजुर हजुर हुन्छ

हजुर सर हाम्रो कलेज र यु युनिभर्सिटी लेभलको पुस्तकहरू सबै छ होला सर नि हजुर हुन्छ सर थ्यान्क यु सर